मलाई चाहिँ पनिर राम्रो लाग्छ किनकि अब पनिरमा चाहिँ धेरै प्रोटिनहरू हुन्छ अब पनिर चाहिँ अब भेज नन भेजकोहरूले खाँदाखेरि पनि हुन्छ पनिरमा चाहिँ धेरै प्रोटिनहरू भएकोले गर्दाखेरि चाहिँ अब डक्टहरूलाई पनि कतिलाई भन्नुहुन्छ पनिर चै राम्रो हो बिमारीहरूलाई भनेर चाहिँ त्यहाँबाट चाहिँ धेरै ताकतहरू आएकोले गर्दाखेरि चाहिँ पनिर पनि मलाई राम्रो सब्जी अब बेनिफिट भएको सब्जी चाहिँ लाग्छ डक्टरहरूले प्रायलाई सजेस्ट गर्नुहुन्छ पनिर पनि खानु बिमारीहरूलाई भनेर जसमा कि पनिरले चाहिँ राम्रो काम गर्छ मलाई हरियो परियो सागसब्जीहरू पनि धेरै मनपर्छ हरियो परियो खाएपछि चाहिँ हामीलाई इन्टरनल चाहिँ हामीलाई राम्रो हुन्छ जस्तो कि फेसहरूमा ग्लो आउँछ राम्रो कपालहरू राम्रो हुन्छ त्यही भएर सागसब्जीमा पनि मलाई राम्रो लाग्छ सागहरू भयो अब भेजिटेबल्समा भयो मलाई कोपी फुलकोपी बन्दाकोपीहरू राम्रो लाग्छ आलु पनि राम्रो लाग्छ जतिसक्दो हामीले भेजिटेबल खायो भने सागसब्जी हरियो परियो खायो भने चाहिँ हाम्रो इन्टरनल हेल्थको लागि चाहिँ निकै राम्रो हो हामीले भेजिटेबलबाट धेरै कुरा हामीले बेनिफिट लिनुसक्छु भेजिटेबलमा चाहिँ अन्त त्यो भएर चाहिँ भेजिटेबल चाहिँ मलाई एकदमै राम्रो लाग्छ आँखाहरू राम्रो हुन्छ आँखाको पावारहरू भेजिटेबल्सहरू ज्यादा खायो भने भन्ने गर्छ अरूले पनि भेजिटेबल खायो भने चाहिँ हामीहरूलाई चाहिँ माइन्ड चाहिँ उयो हुन्छ सार्प हुन्छ अब कति कुरा भेजिटेबल्सहरूले गर्दाखेरि हाम्रो माइन्ड चाहिँ एक्टिभ भइरहेको हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ भेजिटेब ल चाहिँ जति लिएको त्यति राम्रो हो अब हामीले कति र भेजिटेबल्सहरू खान्छ सेलेड खान्छ सेलेडमा अब हामीले काँक्रो टमाटर प्याज त्यसरी खायो भने अब धनियाँहरू सबै हामीले त्यस उयो गर्यो निम्बुहरू अनि अब निम्बुले जस्तो कि निम्बु खाएपछि खानाहरू छिटो डाइजेस्ट हुन्छ भन्छ निम्बुले पनि राम्रो गर्छ अन्त त्यही भएर हामीले बिहानै उठदाखेरि निम्बु पानीहेरू खान्छ त्यही कारणले निम्बु पानी खायो भने चाहिँ हामीले राम्रो निम्बु पानी खायो भने चाहिँ हामीले चाहिँ अब निम्बु पनि भेजिटेबल्समै आयो त्यही भएर चाहिँ भेजिटेबल्स चाहिँ एकदमै हाम्रो हेल्थको लागि राम्रो हो अन्त प्रायः डक्टरहरू भन्नुहुन्छ भेजिटेबल्स पनि राम्रो हो खानु एकदमै ज्यादा मात्रामा अन्त भेजिटेबल्सबाट चाहिँ धेरै प्रोटिनहरू आउँछ सागसब्जी हरियो परियो मुन्टा भयो हाफ बइल गरेर खायो भने पनि राम्रो मसालाहरू नबनाएर सादा प्लेनहरू गरेर पनि खायो अन्त त्यो भएर मनपर्छ अन्त मेरो फेभरेट फुड अनि मलाई खाना पकाउनु एकदमै राम्रो लाग्छ अब हामीले खानाहरू बनाए पछि हामीले खानाहरू बासीहरू राख्नु हुँदैन हामीले बरुभन्दा कम्ती नै बनाउँ वेस्टहरू पनि गर्नु हुँदैन हामी खाने कुरोहरू त्यही भएर हामीले खान सक्ने टक्कै बनाउँ जे पनि कम्ती बनाउँ राम्रो खाउँ तर फ्रेस खानु खाने कुरोहरू पनि भेजिटेबल्सहरू पनि अब खाएर बनाएर फ्रिजमा राखेर त्यसरी हामी कहिले खानुहुँदैन हामीले फ्रेस बनाएर खानुपर्यो त्यो हामीले राखेर बासीहरू आफ्नो हेल्थको लागि राम्रो होइन भेजिटेबल्सहरू हामीले लिएर उयोहरू गरेर मजाले धोएर उयोहरू गर्यो भने राम्रो मलाई चाहिँ मोमो पनि एकदम राम्रो लाग्छ भेजिटेबल्स होस् या चिकनको होस् मोमोज पनि मिठो लाग्छ मलाई तर मोमोजहरू पनि हामीले मजाले सक्छ मजाले बनाएर अब जसमा कि त्यहाँ हामी अजिना मटरहरू कम्ती हालेर अब अजिना मटर हाम्रो हेल्थको लागि राम्रो होइन भन्छ तर अब नाहालेर खाँदाखेरि पनि भयो हेल्थको लागि अब हामीले मैदा चलाउँछौँ मैदाले ग्यास हुन्छ भनेर हामी आटाको बनाउँदाखेरि पनि हुन्छ त्यही भएर मोमो पनि राम्रो लाग्छ अब मलाई चाहिँ अब खाना पकाउनु चाहिँ एकदम राम्रो लाग्छ त्यही भएर चाहिँ त्यही त्यही भएर चाहिँ मैले क्लास टुवेल्भ गरिसकेर चाहिँ मैले होटेल इन्डस्ट्रीमापट्टि लागेको त्यही भएर मेरो चाहिँ खाना पकाउनु चाहिँ एकदम राम्रो घरमा पनि म मजाले खाना बनाएर बिहानबाट चाहिँ बेलुका म फेमिलीलाई चाहिँ उयो गराउँछु त्यसरी नै राम्रो प्रोटिनहरू भएको मजाको खाना बनाएर अब मलाई चाहिँ खानामा चाहिँ सागसब्जीहरू गर्दाखेरि चाहिँ बेनिफिट उठाउनु इच्छा हुन्छ नि अब भेजिटेबल्स लिएर मजाले सफाहरू गरेर मजाले सफा गरेर मजाले अब र पाराले बनायो सागसब्जीहरू फ्यात्तै नबनाएर र पाराले बनायो जति हामीले र खान्छ सागसब्जीहरू त्यति हामीलाई प्रोटिनहरू आउँछ त्यही भएर चाहिँ हाइजिन पनि हुनुपर्यो अन्त राम्ररी पनि बासीहरू चाहिँ एकदम खानु भएन हामीले